हेलो अँ तपाईँ तपाईँको त मा के के पाउँछ तपाईँको ठेलामा झालमुरी झालमुरीको चाहिँ दाम कति रुपियाँ हो ए दस रुपियाँको कति पाउने होला हजुर अनि तपाईँहरूको दो यस ध यस ठेलामा चाउमिनहरू पाउँदैन चाउमिन चाहिँ कति रुपियाँ प्लेट हो ए बिस रुपियाँमा मोमो चाहिँ पाउनुहुन्छ मोमोले अनि त्यस्तै त मोमो चाउमिन अनि झालमुरी पठाइदिनु होस् न त अनि झालमुरी चाहिँ कति रुपियाँको बनाउँछ कतिको पचास रुपियाँको कति हुन्छ ए त्यसो भए झालमुरी पचास रुपियाँको पठाइदिनु होस् अनि चाउमिन र मोमो पठाइदिनु होस् न त दुई दुई प्लेट हुन्छ अनि त्यहाँ प्याजी त्यहाँ प्याजी चाहिँ दस रुपियाँको कतिवटा पाउँछ दसवटा त्यसरी त दस बिस रुपियाँको पठाइदिनु होस् प्याजी पनि अनि सिङ्गडा चाहिँ कति रुपियाँ गोटा हो द यो सिङ्गडा चाहिँ कसरी गोटा हो कत्रो हुन्छ सिङ्गडा चाहिँ ए सिङ्गडा चाहिँ त्यसो त तिन चारवटा पठाइदिनु होस् न त ल हुन्छ